हेलो के गर्दैछौ ए म पनि बसिरहेको छु अन्त पिकनिक जाने भनेको होइन गजलडुबा अन्त कहिले जाने त कहिले जाने त ए अन्त त्यसमा अब को को जाने घरबाट कतिजना मान्छेहरू जाने तिम्रो ए अन्त हजुर अब यस्तै सामान मिलाउँ न त पहिला पैसा चाहिँ कति उठाउने त कति कति हुन्छ अब जानुको लागि गाडी रिजर्भ गर्नु पऱ्यो होला अन्त सामानहरू अब कति पर्छ होइन पहिला पैसा कति कति उठाउने भन न त पै पहिला हेलो हेलो ए दुई दुई हजार गरेर ए ठिकै छ त अब घरबाट चार चारजना जाने है अन्त के के बनाउने मासु कति किलो लाने पोल्ट्री हजुर पोल्ट्री चाहिँ लाने भनेको अन्त पोल्ट्री मात्रै अरू के के बनाउने अन्त अब त्यसमा सामानहरू त किन्नुको लागि त पैसा लाग्छ अब कहिले अन्त पिकनिक जानुभन्दा अगाडि भेटौँ न त हामी अन्त सल्लाहहरू गरौँ होइन हेलो हेलो

ए अन्त ए त्यसो भने अन्त त्योभन्दा अगाडि भेटौँ न अन्त डाइरेक्ट त लानु सक्दैन भेटौँ पहिला अन्त कुरा गरौँ ए यस्तै दस बजीतिर निस्कौँ न अन्त भेटौँ सल्लाह गरौँ लिस्ट बनाउँ होइन गाडीको अब खर्च कति हुन्छ कति घर जाने सबै मिलेर हामीले गऱ्यौँ भने त हुन्छ नि त मेरो यस्तै भाइ बहिनी म मम्मी अन्त गएर त्यहाँ अब लिस्ट बनाउँ न पापडहरू के के किन्ने होइन चिया बनाउने कि अब जुस लाने होइन चटपटेहरू बनाउने कि हजुर सामानहरू लानुपर्छ अन्त ए त्यही त हुन्छ नि अब पर्सी भेटौँ न त हुन्छ ए अहिले राख्छु ए हजुर म भरे फोन गर्छु नि तपाईँलाई हुन्छ धन्यवाद